हामीसँग समय वा सामग्रीहरू कम हुँदा हामीले खाना बनाउने गर्दा चाहिँ हामी के गर्छौँ भने प्रायः हामी अब सामग्री नै छैन हामीसँग पकाउने त्यस्तोमा हामी चाम्रे भात पकाउँछौँ चाम्रे भात पकायो भने त्यस्तो केही लाग्दैन हैन तेल हाल्यो अलिकति अनि चामल धोएर सट्टै त्यो तेलमा हाल्यो अनि त्यसरी पनि हामी सामग्री कम हुँदाखेरि हामीले त्यसरी चाम्रे भात पनि पकाउने गर्छौँ अनि केही पनि नहुँदा त्यस्तोमा चाहिँ हामी खोले भात जस्तो हाम्रो नेपालीमा खोले भनिन्छ हैन खोले पनि हामी पकाउने काम गर्छौँ खोले भात पनि हामी छिटै हुन्छ त्यस्तोमा अनि सुख्खा रोटी रोटी पनि हामी पकाउने गर्छौँ सुख्खा जसमा चाहिँ त्यसमा चाहिँ आटा र पानी मात्र चाहिन्छ हैन त्यो आटा मुछ्यो पानी हाल्यो अनि सुख्खा रोटी पनि बनायो अनि सुख्खा रोटी पनि त्यस्तो काम पनि गर्छौँ हामी